हजुर ए आई त पुग्यो कि बहिनी त्यही चेक गर्दैछु साह्रै यो पालि त एक्सपायर भएको सामानहरू मात्रै बेसी जस्तो पाएर मलाई त टाउको दुख्यो हौ बहिनी साह्रै खेलाइँची पनि नगरिदिनु नि हौ हामी त तपाईँको पुरानो कस्टमर पो त हौ तपाईँले कसरी चेक गरेको भन्नु हौ चेक गर्नुभएन रहेछ नि किनभने कत्तिवटा आई आँटाहरू डल्ला परेको आएछ कतिवटा प्याकेटहरू एक्सपायर भएको आएको छ अनि यस्तो पाराले गर्नुभयो भने त कसरी हुन्छ हौ हामी त पहिला तपाईँको बाबुबाजे बराजुदेखिको लिएरको कस्टमर पो हो त हौ यस्तो खालको खेलाइँची त नगरिदिनु होस् न हौ चेक गरेर पठाइदिनु होस् न एक एकवटा होइन नि पानीले भिझेको त भिन्नै हुन्छ तर पट प्याकेटहरू नै सबै एक्सपायर भएको छ आँटामा घुनहरू लागेको चामलमा घुन लागेको कस्तो राम्रो फर्स्ट क्लास चामल खाने मान्छेहरू हामीलाई त यो पालि त त्यस्तो खालको चामल पठाइदिनु भएछ दामहरू प्याकेटमा कत्ति बेसी बेसी लगाइदिनु भएछ त्यस्तो खालको गर्नुभयो भने त राम्रो हुँदैन नि हौ म त के कता के गर्नुपर्ने हौ कसलाई भन्नुपर्ने हौ हजुर हुन्छ कि बहिनी तर अलिक याद गर्नुहोस् है अहिले त पुरै मान्छेहरू भिजिटमा हिँडी हिँड्दैछ कस्तो प्रकारको सामानहरू बेच्छ भनेर कत्तिवटा दोकानहरूमा चेक गरेर कत्तिवटा त सामानहरू दोकानहरू पनि बन्द भइसेकेको छ तपाईँको पनि त्यस्तै होला है याद गर्नुहोस् है मलाई त त्यसो गरिहाल्नु भयो अरूको लागि चाहिँ त्यसो नगर्नुहोस् है अलिकति सावधान हुनुहोस् तपाईँको सामान दोकानको सामानहरू कतिवटा चाहिँ एक्सपायर भएकोहरू त्यो सबै चेक गर्नुहोस् एकपल्ट सबै एक्सपायर भएकोहरूलाई आउट गरिदिनु होस् म भएकोमा त आयो आयो अरू भएकोमा चाहिँ त्यस्तो प्रकारले नजाओस् है बहिनी हुन्छ बहिनी तपाईँको त्यो काम गर्ने मान्छेहरूको पनि अलिकति खेलाइँची होला जस्तो लाग्यो मलाई उनीहरूलाई पनि अलिकति सतर्क गराउनुहोस् है बहिनी ल अँ हुन्छ हुन्छ बहिनी हुन्छ हुन्छ